मलाई के अरे चराहरूको विषयमा सबै चराहरू मनपर्छ मलाई ढुकुर मनपर्छ परेवा मनपर्छ जुरेली मनपर्छ फिस्टा मनपर्छ रानीचरा मनपर्छ के अरे मजुर मनपर्छ अनि रुप्पी मनपर्छ अनि के अरे यो के भन्छ न्याउल मनपर्छ मलाई कोयल मनपर्छ अनि उयो के अरे भँगेराहरू मनपर्छ ढुकुर मनपर्छ अन्त सबै पक्षीहरू जम्मै मनपर्छ मलाई त सबै कुरो सबै सबै चराहरू जति सबै मलाई मनपर्छ